हेलो भाइ हिजो मैले नानीको लागि एक जोडी जुत्ता लिएर गएको थिएँ साह्रै राम्रो रहेछ धोएर धोएर पनि छिटो सुक्दोरहेछ यता नानीको साथीहरूले पनि पुरा मनपराएको छ त्यस्तै जुत्ता चाहिँ मलाई फेरि एक जोडी राखिदिनु होस् न ल भाइ दाम पनि ठिकै रहेछ साह्रै मनपरायो यताउतिको नानीहरूले पनि मनपराएको छ भाइ राखिदिनु होस् ल एक जोडी जुत्ता